र माछा मार्दाखेरि चाहिँ हामीले दुवाली फर्काइराखेका थियौँ अचानक खोला बढेर आयो र हामीले धेरै दु ख गरेर हामीले बार बारेको थियौँ अनि त्यो बार बार्दाखेरि अचानक खोला बढेर आयो र घाम लागिरहेको थियो अचानक मौसम खराब भएर गयो अनि बादलले आकाशलाई ढाकेर आएपछि र मौसम अलिकति गाडाङ गुडुङ गरेपछि चाहिँ अब लेकहरूतिर उँभोतिर पानी परेछ अनि जब अनि पानी परेपछि चाहिँ खोला अचानक बढेर आयो र हामीले धेरै नै सङ्कष्ट गरेर हामीले धेरै नै माछा मार्नका लागि हामीले दुवालीहरू फर्काएका थियौँ र दुवाली कुलोहरू बुच्याएको थियौँ बढेको कारणले गर्दाखेरि हामीले ढडियाहरू थापेका थियौँ र अचानक खोला बढेको कारणले गर्दाखेरि चाहिँ हामीले त्यो सफल गर्न सकिएन किनकि खोला बढेको कारणले गर्दाखेरि हुरीहुन्डरी आयो अनि त्यही कारणले गर्दाखेरि हामीलाई धेरै नै त्यो समस्याहरू हामीले यहाँ झेल्नुपऱ्यो अनि हाम्रो कति कुराहरू हामीले सामाग्रीहरू हाम्रो अनि चाहिने दुवाली फर्काउँदा चाहिने सामाग्रीहरू रम्बा अनि काँटा कोदालो खन्ती इत्यादि कुराहरू हामीले राखेको थियौँ र ती सबै कुरा चाहिँ खोला बढेको कारणले गर्दाखेरि सबै कुरा चाहिँ बगाएर लग्यो अनि हामीले डोको पनि लिएर गएको थियौँ डोको बोरा अनि त्यो माटो छाप्नुको लागि बोरा प्लास्टिक पनि लिएर गएको थियौँ त्यो सबै कुरा चाहिँ अनि खोला बढेको कारणले गर्दाखेरि सबै कुरा चाहिँ बगाएर लग्यो र हामीले धेरै नै माछा मार्नका लागि धेरै नै त्यस्तो कुराहरू हामीले सङ्कष्ट गरेर झेलेर आउनुपर्छ परेका छौँ र हामीलाई धेरै नै त्यो कुराहरू हामीले छेक्नु जाँदाखेरि त्यो प्लास्टिक डोकोलाई अलिकति समाल्नका लागि दगुर्दाखेरि र हाम्रो एकजना साथी पनि त्यस खोलाभित्र पसेर अनि त्यो डोकोहरू काँटा कोदालो रम्बाहरूलाई अलिकति बचाउनको लागि कुद्दाखेरि खोलाले बगाएर उहाँको अलिकति घाइते भएको छ घाइते भयो है अनि त्यही कुराहरू धेरै नै हामीलाई सङ्कष्ट छ माछा मार्नका लागि अनि जति पनि लेक उँभोतिर जति पनि पानी पर्छ र बस्ती एरिया तिरकोलाई चाहिँ धेरै नै प्रब्लम भएर जानेछ